हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ स्वास्थ्य सेवाको व्यवस्था चाहिँ तपाईँको नर्मलै छ अब सामान्य छ अब त्यस्तो राम्रो पनि छैन त्यस्तो हाम्रो कालिम्पोङ जिल्लाको स्वास्थ्य सेवाको चाहिँ तपाईँको त्यहाँ हामीले सामान्य ज्वरो खोकी है रुघा मार्गी नर्मल डेलिभरीको लागि चाहिँ हामीले त्यहाँनिर सेवा उपलब्ध पाउँछौँ त्योभन्दा ठुलो अब केही बिमार भयो भने चाहिँ हामीले यहाँदेखि अन्त्यै जिल्लामा गएर उपचार गर्नु पर्छ र हामीलाई यहाँ भनेको जस्तो समुदायको आवश्यकता चाहिँ पुरा गरेको जस्तो चाहिँ मलाई लाग्दैन यहाँ चाहिँ मलाई हुनुपर्ने चाहिँ यहाँनिर विशेष गरेर अब हार्ट है मुटुको अब हस्पिटल भयो यहाँनिर किडनीको भयो है पाइल्सको भयो यस्तो अब ठुल्ठुलो मेडिकलहरू चाहिँ यहाँनिर हुनुपर्ने मलाई लाग्छ